सेलरोटी चाहिँ कस्तोमा भनेदेखि हामीले सानैदेखि भन्दाखेरि पनि मैले बिस पच्चिस वर्ष भयो होला पकाएर ल्याएको जस्तोमा त्यो सेलरोटीलाई चाहिँ ओखलीमा कुट्छ कत्तिले ढिकीमा कुट्छ यस्तो मन्दिस्तामा र मिसिनमा कुट्ने चाहिँ राम्रो हुँदैन त्यो रोटी चाहिँ जस्तोमा ढिकीमा ओखलीमा कुटेर बनाइन्छ त्यो पिठो कुटेर त्यसमा कति कुरोहरू हालिन्छ भने घिउ हाल्छ मरमसाला हाल्छ अलैँची हाल्छ ल्वाङ हाल्छ घिउ हाल्छ दुध हाल्छ त्यहाँदेखि चिनी पनि त्यही अनुसारले हाल्नुपर्छ जस्तोमा पाँच किलोमा कत्ति हाल्नुपर्छ भन्ने कुरो चाहिँ पाँच किलोमा आँटा हाल हाल्नु आँटा हाल हाल्नुपर्छ अलिकति त्यहाँदेखि आधी किलो जति मैदा हाल्छौँ त्यस्तोमा जत्ति पनि एक पावा जत्ति घिउ हाल्छौँ पाँच किलोमा दस किलोमा चाहिँ हामी आधी किलो घिउ हाल्छौँ दुई किलो जत्ति घि दु चिनी हाल्छौँ त्यहाँदेखि मरमसाला त्यस्तै किसिमले नै त्यही अनुसारले हामी त्यो सेलरोटीमा हाल्छौँ त्यहाँदेखि चाहिँ सबै दुघ दही सबै मिलाएर मरमसाला मिलाएर चिनी मिलाएर त्यहाँदेखि चाहिँ हामी त्यसलाई उयसमा राख्छौँ पास उठाएर राख्छौँ पासमा राख्छौँ त्यहाँदेखि चाहिँ पन्ध्र बिस मिनटदेखि चाहिँ त्यसलाई हामी पोल्ने गर्छौँ जस्तोमा ते ताई बसाउँछौँ ताईबाट तेल हाल्छौँ त्यही अनुसारले तेल हालेर त्यहाँदेखि चाहिँ त्यहाँ तेल हालिकन हामी रोटी पकाउँछौँ जस्तोमा अहिले बजारमा पनि खुबै बिक्री भइरहेको छन् बिहिबारे हाटमा कत्तिजना झन्डै सयभन्दा पनि नै जत्ति नै छ अरे रोटी पोल्नेहरू यो हा हाम्रो संस्कृतिमा चाहिँ यो नेपालीमा चाहिँ हामीले यो सेलरोटी पोलेर दसैँ तिहार जस्तोमा पूजाआजामा हामी यो धेरै प्रयोग गर्नसकिन्छ ज धेरै प्रयोग गर्छौँ अन्त कत्तिलाई पनि यो तातो तातै खाँदाखेरि मिठो टेस्टी हुन्छ अरे कत्तिले बासी खाएर आज पोलेर भोलि खाँदा पनि कत्ति टेस्टी हुन्छ अरे जस्तोमा हामीलाई चाहिँ ताजा ताजै पोलेर खाँदा चाहिँ एकदमै बेसी खान सक्दैनौँ अलि भोलिपल्ट हामी खानसक्छौँ पोलेको भोलिपल्ट चाहिँ हामी खानसक्छौँ त्यो सेलरोटी चाहिँ हामीले नेपालीमा चाहिँ एकदमै यो खान चाहिँ यो रोटी चाहिँ विशेष गरी स्वादिष्ट हो दसैँ तिहार भयो हामी जस्तोमा दसैँ तिहार पूजाआजामा पनि हामी यो सबै प्रयोग गर्नसक्छौँ यो सेलरोटी चाहिँ ज्यादै नै मिठो र स्वादिष्ट हुन्छ हामी हामी सबै नेपाली भाइहरूले पनि नेपाली दिदीबहिनीहरूले पनि अत्ति नै यो रोटीलाई चाहिँ साह्रै राम्रो स्वादिष्ट भनिन्छ म त्यत्ति नै भन्छु